हेलो हजुर हजुर भेटेँ लाइनमा कि अन्त अलिक अलिक अफर ल जस्ट स्मार्ट टिभीहरू हजुर हजुर घरमा त खासमा थर्टी टु तर फोर्टी अनि एलजी

हजुर एलजीहरूको अन्त वान प्लसको निस्केको रहेछ अहिले दामी खाले मैले त अस्ति दोकानमा सोधेको थिएँ कि यता बाह्र हजार एघार हजारहरूको लाइनमा रहेछ हौ हजुर अलिक अब त्यो ह्युडाई भन्ने कम्पनीको रहेछ त्यसको चाहिँ उयो पच्चिस हजार जस्तो पर्दो रहेछ हौ टिभीहरू सेमसङहरूको रहेछ हौ दामी खाले हजुर नेटफ्लिक्स युट्युबहरू जे भने त्यही चल्छ दिँदै रहेछ अब जियोको फाइबरहरू स्मार्ट टिभी नै किन्यौँ त्यो फाइबरहरू त छ्या हाउडाको कि अन्त हामीसँगै जाऊँ न एक पल्ट दामहरू सोधौँ वर्ल्ड कप त हेर्नु पर्यो नि अब क्रिकेटको होइन अब जाऊँ न